विकासशील विश्वबारे भन्नुपर्दाखेरि यसो सोझो हेर्दाखेरि एकदमै राम्रो तरिकाले विकास भइरहेको विश्व नै विकासको मार्गमा हिँडिरहेको हामी देखिरहेको छौँ तर यसको सकारात्मक नकारात्मक दुवै पक्ष अगाडि बढिरहेको छ कसरी भन्दाखेरि विकास भन्ने बित्तिकै विश्वले नै भौतिक विकासलाई मात्रै हेरेको छ र त्यही भौतिक विकास गर्ने होडमा प्रतिस्पर्द्धामा लागिपरेको छ त्यसले गर्दाखेरि यतापट्टि ए पर्यावरणमाथि प्रभाव परिरहेको छ मान्छेको भौतिक विकास भनौँ भौतिक गुणस्तरीय त बढ्दैछ तर मानसिकतामा पनि असर परिरहेको छ मानसिक विकास चाहिँ घटिरहेको छ मानसिक तनाव उत्तिकै छ मानसिक कुण्ठा उत्तिकै छ त्यसले गर्दाखेरि विकासशील विश्वलाई सोझै स्वीकार गर्नुपर्दाखेरि हामीले नकारात्मक विषयलाई पनि अगाडि राखेर सँगै नकारात्मक पक्षलाई पनि सम्हाल्दै लाने चेष्टातिर गयो भनेदेखि विकासशील विश्व हुनु नितान्त आवश्यक छ पनि छ साथसाथै भौतिक विकासमात्र होइन पर्यावरण अनि विशेष गरी मानिसको मानसिक विकास पनि उत्तिकै खाँचो छ भन्ने मेरो भनाइ हो निश्चय सरकार अथवा कुनै पनि सरकार अथवा कुनै पनि देश अथवा विश्व परिवर्तन भइरहेकै छ किनभने विकास हुनुभन्नु नै परिवर्तन हुनु हो तर त्यो सँगै यता भौतिक विकास त भइ नै रहेको छ यता मानसिकताको पतन पनि भइरहेको हामीले देखिरहेका छौँ